यस क्षेत्रमा पकाइने केही पानरुप परिकाहरूबारे जान्न जाउँ हामीले हाम्रो गाउँमा मोमो पकाइने थुक्पा बनाइने गुन्द्रुक पकाइने सिन्की बनाइने यस्ता धेरै हामीले गरिरहेका छन् पारम्परिकहरू मोमोहरू अब कसरी बनाइन्छ तपाईँहरूलाई यादै छ मोमोहरू मैदा मुछेर पास उठाएर त्यसले आफ्नो तरिकाले बनाइन्छन् कतिले आफ्नो आफ्नो तरिकाले बनाइन्छन् यसरी नै हामीले छुर्पीहरू पनि बनाइरहेर खाइरहेको छौँ योबारे त अब सबै तपाईँहरूलाई थाहै नै छ आफ्नो पारम्परिक खानाहरू कसरी बनाइने छ हामी मकैको भात पनि बनाएर खाने गर्छौँ ढेँडो यस्ता अन्य चिजहरू अझै पनि हामीले बनाएर खाइरहेको छौँ